हेलो हेलो नमस्कार मलाई मेरो छोरीको छोरीको उयो के अरे कामको लागि उयो थियो यसो भनिदिनुहोस् न चाँडबाँडको विषय लिएर

हजुर हजुर उम् हजुर हजुर हजुर ह

हजुर हो नि

अँ काग तिहार कुकुर तिहार ए हजुर ए हजुर

उम् हो नि

हजुर हवस् हो त

हजुर हजुर हुन्छ बहिनी ल फेरि फोन गर्छु हुन्छ हजुर धन्यवाद